हाम्रो यो दार्जिलिङमा जति पनि पर्यटकहरू आउनुहुन्छ वहाँहरूले चाहिँ नेचर हेरेर नेचरहरू हेर्नुको लागि र हाम्रो यो जग्गा यो गाउँमा चाहिँ लिम्बूहरू प्रायः लिम्बूहरू हुनुहुन्छ उहाँहरूले चाहिँ आफ्नै कल्चरको च्याब्रुङ डान्सहरू उहाँहरूलाई मनोरञ्जनको लागि सो गर्नु हुन्छ र इस्पेसेली भन्दाखेरि यो दार्जिलिङको चिया भयो यो चिया लाई पनि टेस्ट गरेर उहाँहरूले मनोरञ्जन लिनुहुन्छ